कालिम्पोङ जिल्लाबाट प्रकाशित भएको नेपाली उपन्यास फात्सुङ चर्चामा छ जसलाई दार्जिलिङ पाहाडको उन्नाइस सय छयासी सालको आन्दोलनसित जोडिएर हेरिएको छ भनेदेखि यस पुस्तकले दार्जिलिङ कालिम्पोङ लगायत सिक्किम साथै नेपालमा पनि व्यापक चर्चा परिचर्चा पाए दार्जिलिङले गरेको विगतको उन्नाइस सय छयासी सालको आन्दोलन गोर्खाल्यान्डको आन्दोलनमाथि लेखिएको यो पुस्तक नेपालमा पनि मओवादीद्वारा गरिएको आन्दोलनसित दाँजेर होला नेपालमा यसले व्यापक बजार पुग्न सक्षम भए धेरैले यसलाई रेकोमेन्ड गरे अथवा सिफारिस गरे धेरैले यसलाई आफ्नो हिसाबले चर्चा परिचर्चा दिए जे जति यो उपन्यासमा थिए त्योभन्दा बेसी मात्रामा यसको प्रचार प्रसार गरियो तर मैले मेरो व्यक्तिगत हिसाबमा यसलाई समालोचना गर्ने हो भनेदेखि जति पनि मैले अनुभव गरेको यो किताबलाई सरर पढ्दाखेरि धेरै यथार्थहरूसित मेल नखाएर धेरै काल्पनिक कुराहरू जोडिएको मैले महसुस गरेँ अनि जुन हिसाबले भाषाशैलीहरू प्रयोग गरिएको छ त्यो भाषाशैली पनि सभ्य समाजलाई कहीँ न कहीँ पाच्च्या भएको जस्तो मलाई लागेन साथसाथै लेखकले जुन हिसाबले लेखन कलम चलाएका छन् त्यो पनि साधारण भाषामा लेखिएको छ यसले गर्दा यो एउटा साहित्यिक कृति नभएर केवल पढ्न अथवा पठन गर्न योग्य गाउँ समाजमा चर्चा गर्न योग्यसम्म यसलाई हामी बुझ्नसक्छौँ तर जुन हिसाबले मानिसहरूले यसलाई प्रचार प्रसार बजार विज्ञापन गरिरहेको छ त्यो अनुसारको यो किताब नभएको मैले महसुस गरिरहेको छु म मात्र नभएर हामी हम्रो सर्कलबाट पनि यसलाई कहीँ न कहीँ जुन हिसाबले यसले लोकप्रियता पाए त्यो लोकप्रियता अलिकति पच्य नभएको हामी हाम्रो सर्कलमा चर्चा परिचर्चा गरिरहेका छौँ ओभरअल यो किताब एकपल्ट पढ्दाखेरि खेरो त नजाला तर यसलाई ऐतिहासिक दस्तावेजको रूपमा लिन भने सकिँदैन किनकि जुन हिसाबले इतिहासलाई लेखिएको छ त्यो इतिहासमा जुन जुन चरित्र जसको भूमिका थिए त्यो चरित्र गौण रूपमा बसेर विशेष गरेर कुनै अन्य सम्प्रदायका चरित्रहरूलाई यस किताबमा हिरो बनाउने काम गरेको छ त्यो पनि हामी छयासीका आन्दोलनका प्रत्यक्षदर्शीहरूलाई पाच्च्या नभएको महसुस हुन्छ यसर्थ मलाई यो किताबको विषयमा यदि रेटिङ गर्न परे पाँचमा म दुई अनि आधा मात्र दिन सक्दछु